दुनियाँभरिमा भेराइटिस स्पसिस अफ् बर्डको अर्थमा लगभग थाउजन्ड एप्रोक्स छ मलाई चाहिँ बर्डहरू हेर्नु साह्रै मनपर्छ अन्त बर्डलाई आइडेन्टिफाई गर्नु चाहिँ साह्रै डिफिकल्ट छ जो जो नयाँ नयाँ छ हो त्यसले चिन्नु साह्रो गाह्रो पर्छ कोही कोही बर्डहरू एकदम सिमिलर देखिन्छ तर कोही बर्डहरूलाई डिफरेनसिएट गर्नु बहुत इजी छ हामीले तिनीहरूको साइज कति कस्तो सेप छ अन्त उनीहरूको फुड ह्याबिट टेली गर्नुसक्छ अन्त उनीहरूको लेग अन्त पुच्छर अन्त उनीहरू कति ठुलो छ हेयरले थाहा पाउँछ अन्त बर्ड चाहिँ जो कमनली फाउन्ड गर्छ जस्तो कि वाटर बर्ड जस्तो कि जो वाटरमा बस्छ जस्तो कि डक अन्त किङ फिसर अन्त फेरि स्वर्म्सहरू हुन्छ फेरि सिङगिङ बर्ड चाहिँ जसले चाहिँ बर्ड जो बर्ड चाहिँ गाउँछ अन्त त्यो बर्डहरू लाइक इस्प्यारो अन्त फेरि हाम्रो ब्ल्याक एन्ड वाइट